ए को बोलेको होला ए हो त ए हजुर हजुर तपाईँ याङ्की दिदी बोल्नुभएको ए हजुर हजुर अन्त भन्नुहोस् न अँ हजुर भन्नुभएको थियो त ए साग सब्जी भन्नाले पनि अहिले त फिलहाल के भन्छ राम्रो पनि ऊ यो भएको छैन सागहरू राम्रो खिलेको छैन कि मलाई अलिक टाइम लाग्छ होला हो यस्तै अब दुई यस्तै अब दुई दिनपछि चाहिँ हुन्छ होला हौ ए हजुर हजुर ए भोलिसम्म त अलिक गाह्रै पर्ला र भए पनि अब यस्तै दसवटा जस्तो चाहिँ निक्लिएला हो अन्त तपाईँलाई साग चाहिँ कसरी मतलब गाडीमा पठाइदिनु कि ल्याउनु आउनुहुन्छ ए हजुर हजुर ए हजुर हुन्छ तर के भन्छ गाडी चाहिँ तर अलिक छिटो आउँछ हो यस्तै के भन्छ बिहानै हुन्छ होला जस्तो लाग्दैछ यस्तै बिहानको सातहरू बजेतिर तपाईँ भ्याउनुहुन्छ अन्त ए हजुर दस एघार बजेको त अलिकति साह्रै पर्छ हो पाइहाल्यो भने सिधै अब बेलुका पाँच बजेको हुन्छ यस्तै नौहरू बजेसम्मको त हुन्छ होला हौ गाडी चाहिँ ए हुन्छ हुन्छ त्यसो भए हुन्छ नौ बजेको गाडीमा ऊ यो पठाइदिन्छु सामान चाहिँ अन्त फोन नम्बरहरू तपाईँलाई म पठाइ राखिदिन्छु तपाईँले ड्राइभर दाजुलाईँ चाहिँ ऊ यो गरिदिनुहोस् न त त्यो पछि चाहिँ सोध्नु हो सामानहरू कता छ के छ भनेर ए हुन्छ हुन्छ त्यस्तो त भइहाल्छ नि हुन्छ हुन्छ अन्त सुन्नुहोस् न ए के भन्छ सामानसँगै के भन्छ पैसा पनि पठाइ दिनुहोस् ल ए हुन्छ हजुर ड्राइभरको जिपे भए पनि हुन्छ ए हुन्छ हुन्छ त्यसो भए त राम्रै हो नि हजुर हजुर यही नम्बरमै छ नि हजुर हजुर हुन्छ त्यसै गर्नुहोस् न त्यस्तै ठिक हुन्छ नि अब त ए त्यसो त नभन्नुहोस् न अब यो त गाउँको घरको सामान फ्रेसै पाउनुहुन्छ नि बिग्रिएको त कहाँ पाउनुहुन्छ त अब यस्तै रेटको हिसाबमै गरेर दिनुहोस् न ए हजुर हजुर बढाउनु भन्दा पनि बढाएको त छुइनँ अहिले त पछि चाहिँ बढ्नु सक्छ होला ए हजुर अब यसो ऊ यो पनि त हेर्नु पऱ्यो मार्केटको रेटहरू पनि हेर्नु पऱ्यो नि त त्यही भएर ए होइन होइन हुन्छ हुन्छ ए हुन्छ हुन्छ त्यसै गर्नुहोस् न अन्त ए हुन्छ हुन्छ दिदी